ए हजुर मेरो चाहिँ खास घर चाहिँ साङ्से हो अनि म चाहिँ है म चाहिँ उएसमा गर्छु म चाहिँ अब नर्सिङको लागि चाहिँ है म यता मतलब रुममा बस्छु